हेलो ड्राइभर भाइ हो म आज नि मेरो अर्जेन्ट काम पर्यो तपाईँ भ्याउनुहुन्छ बाह्र माइलदेखि चाहिँ पेदोङसम्म पुर्याइदिनु होस् न हौ आज एकदमै जरुरी काम छ जानैपर्ने छ र नि मिलाएर आइदिनु होस् न ल हुन्छ भ्याउनुहुन्छ भने छिट्टै मलाई फोनबाट भनिदिनु होस् ल म पर्खिरहन्छु तपाईँलाई